हजुर म दुई हजार सोह्रमा भुटानको पारो भन्ने सहर गएको थिएँ र सबैलाई थाहा भएकै कुरा हो भुटानमा जनसङ्ख्या एकदमै कम्ती छ भुटानको प्रायः जस्तो क्षेत्रहरू चाहिँ जङ्गलले नै ढाकिएको छ र पारो पुगेर मैले पारोको दृश्य चाहिँ कस्तो रहेछ भन्दा पारो सहर चाहिँ पारोछु भन्ने नदीको दुईतरफ बसेको रहेछ सहर अब दुई तरफै खोलाको दुई तरफै बसे भए तापनि पारोछु भन्ने नदी चाहिँ यति साह्रो सफा रहेछ त्यतिको सफा नदी मैले अहिलेसम्म कुनै पनि सहरमा कुनै पनि भारतीय सहरमा देखेको छुइनँ पारोछु भन्ने नदी चाहिँ किन सफा भएको कारण चाहिँ त्यहाँ चाहिँ भुटानकै सरकारले फोहोर मैलाहरू गर्न नदिने रहेछ र त्यहाँ माछा पक्रिन माछा मार्न पनि रोक लगाइएको रहेछ र पारो सहरको बारेमा भन्नुपर्दा चाहिँ पारो सहरमा ट्राफिक एकदमै कम्ती त्यहाँनिर गाडीको हर्नहरू पनि त्यति नसुनिँदो रहेछ भनौँ पटक्कै नसुनिने गर्दो रहेछ र मान्छे अब रोड रोड अब पार गर्नु पर्दा परबाट गाडी जति नै स्पिडमा आए पनि त्यो गाडी चाहिँ मान्छे तर्नुको लागि चाहिँ मान्छे पार गर्नुको लागि चाहिँ रोकिदिनु पर्दो रहेछ र अब पारोको मौसम चाहिँ अलिक चिसो नै हुँदो रहेछ म मार्च अप्रेल मार्च अप्रेलको बिचमा गएको थिएँ त्यति बेला पनि मैले पत्ला ज्याकेट र स्वेटर लगाउनै परेको थियो र पारोदेखि माथि पाहाडको चुचुराहरूमा पनि हिउँ देखिन्थ्यो र एक दिन चाहिँ हामी पारोदेखि निकै माथि ताक्साङ गुम्बा गएको थियौँ जो चाहिँ एकदमै अब विश्वमै प्रसिद्ध रहेछ त्यहाँ धेरै देश विदेशबाट पर्यटकहरू आउने गर्दो रहेछ र हामी त्यहाँ चाहिँ हिँडेरै पुगेका थियौँ र बाटोमा जाँदा हामीले धेरै किसिमका गुराँसहरू देखेका थियौँ गुराँस साथसाथै त्यहाँनिर धेरै किसिमका धुप्पी पनि हुँदो रहेछ र माथि गुम्पामा पुगेर एकछिन समय बिताउँदा त्यहाँनिर हिमपात भएका थियो र त्यो चाहिँ मेरो जीवनको पहिलो हिमपात मैले अनुभव गरेँ र केही समय त्यहाँनिर हामी हिउँ खेलेर फेरि हामी आफ्नो बासस्थानपट्टि फर्कियौँ